हेलो हेलो हजुर भन्नुहोस् हजुर भन्नुहोस् न त्यही त अब कुन अब यसपालि फेस्टिबल आउँछ दिवाली के गर्ने अब के सपिङ गरिदिने होइन त्यही त अन्त योपालि के किन्नु आँटेको छौ ए हजुर हजुर हो हो सही हो हजुर अँ हजुर म अब त्यही अब के गर्नु अब अँ लाइटिङहरू तिमीसित हेल्प गरिदिन्छु नि म तिम्रो चुज गर्नुमा त्यस्तोतिर अँ अँ ए हौ हो अन्त योपालि कहाँ कहाँ कहाँ कहाँ घुम्नु जाने तिमी पनि भन त तिमीले सोचेको होला त

अँ अँ फेमिलीसँग जाउँ होला हौ एक्सपिरियन्स पनि हुन्छ फेमिली खुसी पनि हुन्छ दिवालीमा फेमिलीसँग किनभने साथी साथी त अब साथी साथी त अब फेमिलीमा आफ्नो आफ्नो हुन्छ साथी पनि मज्जा आउँछ नि एउटा हुन्छ नि अब हामी बाहिर आएको छ अब कति दिन बाद फेमिलीलाई भेट्छ नि त अब उम् फेमिलीसँगै जाउँ त्यसमै अन्त लुगा कस्तो लगाउँछ तिमी योपालि हेलो ए अँ म पनि अब म पनि अब यस्तै लगाउँ कोट पेन्ट भनेको नि अलिक अँ कुर्ता कुर्ता अँ कुर्ता कुर्ता मज्जा आउँछ साँच्चीमै त है कुर्ता म पनि लगाउँछु नि तिमी कुन कलरको लगाउने एउटै कलर लगाउँ ल ए कुन कलर तिमी ए म पनि अलिक ब्राइट कलरै किन्छु ब्राइट किन्यो भने अलिक हुन्छ नि टाडोबाट राम्रो देख्छ नि त अँ अँ कालो अँ ठिकै हो कालो पनि ए ल ल अन्त दिवाली आउँदैछ भोलि एकपल्ट अझै भेटौँ डुड भोलि सपिङ गर्नु प जानु पर्छ ल ल ल राखेको ल राखेको ल ल ल ल बाई बाई भोलि भेटुम् न ल